मलाई चाहिँ अब आफैले रोपेको बिरुवाहरू फुलहरू फुलेको देख्दा चाहिँ एकदमै खुसी लाग्छ होइन मन नै आनन्दित हुन्छ होइन जब म रिसहरू उठेको हुन्छ फुलहरू देख्छु ढकमक्क फुलेर मगमग बसाइरहेको देख्दा एकदमै खुसी लागेर आउँछ मनभित्रबाट होइन कत्ति अब टेन्सनहरू पनि अब दुर भएको जस्तो लाग्छ अशान्ति पनि शान्ति भएको जस्तो लाग्छ होइन अब खुसी लाग्छ फुलहरू देख्दा आँखाहरू पनि अब यसो टाउकोहरू दुख्दाखेरि कस्तो सन्चो भएको जस्तो लाग्छ होइन मलाई चाहिँ फुलहरू मनपर्छ अब फुल्दाखेरि जताततै ढकमक्क फुल्दाखेरि एकदमै राम्रो लाग्छ